ए हजुर हो त म किसन छेत्री डेरीबाट ए ए हजुर तपाईँले के आफ्नो दोकानको लागि या केही अकेजनको लागि लिनुभएको ए हजुर हजर कति तपाईँले कति मात्रामा चाहिएको तपाईँलाई

हजुर हामीले अब तपाईँले दुध लिनुभयो भने त अहिले हामीले रिटेलमा बेच्दाखेरि त तपाईँको पचास रुपियाँ लिटर छ तपाईँले अब डेली डेलीको कस्टमर हुनुहुन्छ र डेली चाहनुहुन्छ भने तपाईँलाई हामीले फोर्टी फाइभ रुपिज फर लिटरसम्म दिनुसक्छौँ तर तपाईँले हाम्रो माथि कम्पनीबाट आफै पिकअप गर्नुपर्ने हुन्छ एक लिटर चाहिँ हजुर हजुर हजुर हजुर हजुर क्वलिटीको विषयमा त हजुर क्वालिटी त को विषयमा त तपाईँले एकदम चिन्ता गर्नुपर्दैन यहाँ तपाईँको जुन चाहिँ फुड एन्ड सेफ्टीको मान्छेहरू पनि एकदम आएर टेस्टहरू गरिरहनुहुन्छ हो र हामी पनि ल्याबमा गएर टेस्टहरू गरिरहन्छौ पनि त्यस्तो नराम्रो क्वालिटीको दुधहरू त आउँदैन हामीलाई पनि माथि

हजुर हजुर हजुर हजुर मेरोमा चाहिँ त्यही हो तपाईँको चेकिङ भइरहन्छ त त्यही भएर मैले एकदम त्यो मिसावटहरू गर्नु चाहिँ मैले एकदमै मिल्दैन त्यो हुँदैन पनि त्यो मान्छेलाई अलिकति पाप पनि लाग्छ तेस्तो गर्दाखेरि अन्त तपैको यो चै चेकिङहरू आइबस्ने गर्नाले चाहिँ मैले एकदमै शुद्ध वहाँबाट जस्तो आउँछ यो मान्छेहरूले जस्तो गाईबाट दुएर ल्याइदिनुहुन्छ त्यस्तै नै म राखेर सेल गर्ने गर्छु

ए हजुर हजुर हजुर हजुर हजुर हाइजिन पनि अब हामी त एकदम त्यो बेच्ने ठाउँहरू त सफा राख्छौँ होइन अन्त तपाईँको कन्टेनरहरू पनि हामी हप्ता दिनमा त एकदम मजाले ड्राइक्लिन गरेको जस्तै गरेर सफा गर्छौँ हो अन्त तपाईँको जस्तो वहाँहरूले ल्याउनुहुन्छ त्यस्तै हामी जार्किनबाट खनाएर एउटा कन्टेनरमा राखेर हामी ढक्नाले छोपिहाल्ने गर्छौँ त्यो निकाल्दाखेरि मात्रै हामी ढक्ना उगार छौँ हामी त्यो बन्द गरिहाल्छुौँ एकदम तपाईँ त्यसको विषयमा पनि चिन्ता लिनुपर्दैन तपाईँको भविष्यमा केही त्यसको कारणले केही भइहाल्यो भनेदेखि पनि तपाईँले मलाई आएर डाइरेक्टली आएर भन्नसक्नुहुन्छ दोकानमा होइन होइन त्यस्तो होइन केही छैन कस्टमरलाई अब चित्त बझाउनु नै त हाम्रो काम हो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ केही छैन तपाईँलाई अब हजुर हजुर फोर्टी फाइभ रुपिस तपाईँको थर्टी डेजमा चाहिँ थ्री फोर जा कति हुन्छ ट्वेल्भ ट्वेल्भ हन्ड्रेड प्लस यता फाइभ रुपिसले फाइभ थ्री जा फिफ्टिन एकसौ पचास बार तेह्र सौ पचासहरू पुग्छ तपाईँको होइन पेमेन्ट तपाईँले जहिले दिँदा पनि हुन्छ तपाईँले दुई महिनामा दिन्छु तिन महिनामा दिन्छ भन्दा पनि हुन्छ तपाईँले हजुर हजुर जहिले गरिदिनुहोस् मलाई ब्याङ्कमै हालिदिनुहोस् सबै तपाईँलाई प्रोभाइडेड हुन्छ

हजुर हजुर हुन्छ दाजु म तपाईँको त्यसो भए नाम लेखिजिन्छु यहाँ मेरो दोकानमा मान्छे हुन्छ तपाईँ आएर लानुहोस् न त एक लिटर है त हुन्छ दाजु हुन्छ हुन्छ